हाम्रो ठाउँको चाहिँ मलाई याद छ यतातिर टुरिस्टहरू घुम्नु आउँछ डेलोतिर घुम्छ अन्त दुर्पिनतिर त्यहाँदेखि चाहिँ पारि पारितिर पनि धेरै बनाएको छ त्यतातिर पनि घुम्नु जान्छ